मलाई चाहिँ नेपाली उखानहरू धेरै मनपर्छ जस्तै एउटा उम्रिँदै तिन पाते दोस्रो नम्बरमा बाँदर बाँदरको पुच्छर लौरो बराबर र अर्को जुन गोरुको सिङ छैन त्यो गोरुको नाम तिखे यस्तो उखानहरू धेरै छ र मलाई साह्रै मनपर्छ बोजूहरूले बनाएको यो उखानहरू सक्य सत्य हुँदोरहेछ